मलाई पदयात्रा गर्ने मन पर्ने ठाउँहरू भन्नु पर्दा चाहिँ नेपालमा मुस्ताङ भन्ने ठाउँ छ र मुस्ताङ चाहिँ धेरै मलाई मन परेको ठाउँ हो त्याहाँनेर जाने मेरो रहर छ त्यहाँ चाहिँ धेरै पर्यटकहरू आउने जाने गर्नु हुन्छ र धेरै रमाइलो ठाउँ छ र त्यहाँ चाहिँ पदयात्रा गरेर जाने ठाउँ हो र त्यहाँ चाहिँ एकदमै मलाई जाने रहर छ धेरै भन्दा पनि धेरै रहर छ त्यहाँनेर गएर घुम्ने डुल्ने र त्यहाँनेरसम्म पुग्ने पदयात्रा गरेर जाने ठाउँ चाहिँ मलाई मन परेको ठाउँ चाहिँ मुस्ताङ हो